पौडी खेल्दा चाहिँ हाम्रो बडीको पार्ट्सहरू सबै मुभ भनौँ मुभ हुन्छ र त्यही भएर एक्सर्साइज राम्रो हुन्छ र हामी पानीभित्र पस्दाखेरि सास रोक्छौँ र बाहिर निक्लिँदाखेरि सास छोड्छौँ त्यसरी हामी हाम्रो सासको नियन सासलाई नियन्त्रण गर्छौँ